आदर्श सुनन के पो भन्छ तिम्रो गाडीमा कतिजना अँट्छ हौ चारजना मात्रै अँट्छ तिमीहरूको त्यहाँदेखिको यहाँ कालिम्पोङदेखिको नोकडाँडा जानको लागि कति भाडा चाहिन्छ होला कति भाडा लाग्छ होला यहाँदेखिको नोकडाँडा जानु चारजना मात्रै अँट्छ भने त होइन छःजना अँट्ने गाडीहरू चाहिँ छैन है तिम्रोमा चारजना अँट्छ चारजनाको लागि चाहिँ कति भाडा लिन्छौ तिमी त्यो गाडीको लागि चाहिँ आम्मामा त्यो त बेसी भएन तिमी अलिक घटाऊ न ए होइन होस् त्यसो भए अर्कै भन्छु

सुन्नुहोस् न दा उ के पो भन्छ तपाईँको गाडीमा छःजनाहरू अँट्छ छःजनाहरू आम होइन हामी परिवारहरू घुम्न जाउँ भनेको नि त कालिम्पोङदेखिको नोकडाँडा घुम्न जाउँ भनेको तर पहिला आदर्शलाई भनेको थिएँ उना उसकोमा त चारजना मात्रै अँट्छ अरे अनि चाहिँ तपाईँलाई भनेको तपाईँको गाडीमा छःजना अँट्छ होइन अँ त्यसो भने छःजनाको भ उयो हो भने कति कति भाडा लिनुहुन्छ छःजनाको लागि चाहिँ एउटा तपाईँको गाडी नै लग्यो भने कति भाडा लिनुहुन्छ यहाँ कालिम्पोङदेखिको नोकडाँडासम्म आम्मामम त्यो त किन त्यस्तो बेसी चाहिँ कालिम्पोङदेखिको अब नोकडाँडासम्मको अब रोडहरू पनि राम्रै छ किन त्यस्तो बेसी भाडा चाहिँ ओ हुन्छ हुन्छ त्यसो भए